अब हामीले खेतीपाती गर्दा गाईबस्तु त पाल्नै पर्यो किनभने हामीलाई गाईको मलसल चाहिन्छ होइन कुनै पनि एग्रिकल्चरको लागि केही सागसब्जी रोप्न पनि तर अब गाईबस्तु पाल्दाखेरि दुईपट्टि नै हेरेर पाल्छौँ क्या गाईले गाईको दुध बेचेर पनि घरको अब केही समस्याहरू पार लगाउनुलाई अनि यता सागसब्जी पनि दुईपट्टि हुनलाई त्यसले गर्दा हामीले गाई चाहिँ अब बेलायती गाई नै खोज्नुपर्छ अलिकति दुध बेसी दिने घाँसहरू चाहिँ अलिकति बेसी लाग्छ दानापानी पेल्नुपर्छ दुध पनि अलिकति बेसी पाइन्छ दुध अलिकति राम्रो पनि दिन्छ बेलायती गाई नै हामी पाल्ने कोसिस गर्छौँ